हेलो हेलो हजुर तपाईँ कुन चाहिँ कलेज हजुर तपाईँले कुन कलेजमा एडमिसन लिन्छु भनेर सोच्नु भएको छ ए हजुर कहाँनिर छ त्यो ए मेरो पनि सोध्दै थियो नि त हिजो मलाई तपाईँको गार्जनहरूले भन्नुहुँदै थियो नि त अस्ति बजारमा भेट्दा अँ त्यही भएर नम्बर पनि तपाईँको पेरेन्ट्सकोबाटै लिएको थिएँ त्यही भएर तपाईँलाई कन्ट्याक गरेको नि हजुर त्यही भनेर नि म तपाईँको नम्बरहरू सबै लिइरहेको छु हजुर एउटै रुममा हजुर एडमिसन फब्रुअरीदेखि भन्दै थियो हुन्छ यही महिना छब्बीसदेखि भन्दै थियो एडमिसन उयो हुन्छ हुन्छ त्यहीनिर हुन्छ नि अब हामीसँगै रुममा बसौँ न भनेर नि सस्तो पर्छ नि भनेर अहिले भनिहेर्नुन रुमहरू हेर्नु भएको छ ए हुन्छ हुन्छ